मेरो यहाँ घरकै छेउमा चाहिँ पुस्तकालय चाहिँ छैन तर म जहाँ पढ्थे पहिला स्कुलमा त्यहाँ चाहिँ स्कुलको छेउमा चाहिँ एउटा सानो लाइब्रेरीहरू थियो अन्त त्यहाँ चाहिँ धेरै किसिमका बुकहरू थियो अब मलाई चाहिँ नयाँ बुकहरू भन्दाखेरि चाहिँ पुरानो बुकहरू पुरानो अब कथाहरू चाहिँ धेरै पढ्नु मनपर्छ अन्त त्यहाँ चाहिँ मैले आफ्नो स्कुल छुट्टी भएर पनि दुई तिन घन्टा चाहिँ मैले त्यही लाइब्रेरीमा नै बसेर म बुक नै पढिरहन्थेँ अन्त पुराना कथाहरू साथसाथै आफ्नो जीवनमा भएका घटनाहरू लेखेको पुस्तकहरू पनि मलाई पढ्नु मनपर्छ अन्त अब मेरो घरमा पनि सानो अब त्यति ठुलो पनि होइन आफ्नै पुस्तकालयहरू छ यीमध्ये चाहिँ मैले धेरै अब किताबहरू राखेको छु अन्त यसबिच चाहिँ अब मैले अहिलेको जतिसक्दो नयाँ नयाँ बुकहरू पनि अन्त पुराना साथसाथै सबै एकै उयसका सबै राखेको छु यसमध्ये चाहिँ अन्त मैले अब आफ्नो लाइफमा चाहिँ मानिसले कसली कसरी चाहिँ डेभ्लप गरेर जाने आफूलाई कसरी चाहिँ अघि लाने त्यस्तो खाले आर्टिकलहरू लेख्ने धेरै ठुलठुला मानिसहरूका जीवनमा भएका पुस्तकहरू पनि लेखिएका जुन छ त्योहरू पनि मैले राखेको छु अन्त मैले आफ्नो भविष्यमा चाहिँ अब मैले धेरै सोचेको त छुइनँ तर आफ्नो चाहिँ एउटा सानो लाइब्रेरी चाहिँ होस् जसमा चाहिँ अब मलाई त्यसमा चाहिँ धेरै किसिमका बुकहरू म पढ्नु सकुँ अन्त आफू समय हुँदा नहुँदा पनि मैले अलिकति समय चाहिँ त्यसका लागि निकाल्न सकुँ अन्त पुस्तकहरू पढ्नु नै मलाई अब धेरै शान्ति लाग्छ पुस्तकहरू पढ्नु नै अन्त पुस्तकहरू पढ्नु साथसाथै तिनीहरूको बारेमा अझै भित्र भित्र जानेर त्यसका बारेमा अझै लेख्नु तिनीहरूलाई पेस्टहरू गरेर एउटा फ्रेममा बनाएर राख्नु मलाई त्यस्ताहरू साह्रै मनपर्छ त्यो पुस्तकहरूभित्रको जुन जुन लाइन पनि मलाई मनपर्छ तिनीहरूलाई चाहिँ म हाइलाइट गरेर एउटा अलगै कपीमा लेखेर चाहिँ तिनीहरूलाई एउटा ठुलो चार्ट पेपरमा लेखेर म आफ्नो भित्तामा सजाउनु मनपर्छ मलाई अन्त मलाई अरूको लाइफ लेसनहरू के के छ साथसाथै मेरा के के छ लाइफ लेसन तिनीहरूलाई सबै साथै राखेरै पनि एकैसँग जोडेर म अरूलाई सुन सुनाउनु मनपर्छ मलाई अरूको लाइफमा उनीहरूले कसरी के के गरेर डेभ्लपहरू भएको थियो उनीहरू कसरी चाहिँ अघि बढेर गएको थियो अन्त आफ्नो जीवनमा उनीहरूले चाहिँ कसरी चाहिँ अब कत्तिको चाहिँ अब उनीहरूले स्ट्रगलहरू गरे अन्त त्यस्ताहरू त्यस्ताहरूले लेखेको आर्टिकलहरू चाहिँ मलाई धेरै मनपर्छ साथसाथै मलाई अब पुस्तकालयमा चाहिँ अब धर्मको किताबहरू राखेको छ भने पनि मलाई त्यस्ताहरू पनि मनपर्छ धर्मको किताबहरूमा मलाई सबै धर्मको मनपर्छ बाइबलहरू पनि अलिअलि चाहिँ पढ्छु तर म प्रायः जस्तो चाहिँ रामायण भगवतगीताहरू नै पढ्नु मनपर्छ मलाई चाहिँ अन्त यीमध्ये चाहिँ सबै किसिमका किताबहरू चाहिँ मलाई पढ्नु मनपर्छ धर्मको सबै उयसहरू तर अब अलिकति त्यो रोमियो ज्युलियटप्रति भएको किताबहरू पनि मनपर्छ तर मलाई अलिअलि चाहिँ अब त्यति साह्रो इन्ट्रेसहरू चाहिँ लाग्दैन अन्त रोमियो ज्युलियट पनि अब मैले एक खेप चाहिँ पढेको थिएँ तिनीहरूको बारेमै पनि अन्तखेरि अहिलेको त्यो नयाँ बुकहरू हुने जतिसक्दो नयाँ बुकहरू चाहिँ म आफ्नो पुस्तकालयमा चाहिँ राख्ने चाहिँ मेरो इच्छा चाहिँ हुन्छ अन्त म जतिसक्दो चाहिँ अब कोसिस गर्छु कि म जतिसक्दो चाहिँ त्यो बुक चाहिँ खोजेर आफ्नो लाइब्रेरीमा राख्नसकौँ भनेर अन्त पुस्तकहरू छ मेरोमा धेरै तर साथसाथै कार्टुनहरू एनिमेसनहरूको पुस्तकहरू पनि धेरै छ मेरोमा अन्त मलाई आफ्नो म मेरो बहिनीहरूलाई यस्तो बेड टाइम स्टोरीहरू पनि सुनाउँछु अन्त बेड टाइम स्टोरीहरू भएको बुकहरू पनि छ मेरो पुस्तकालयमा सबै प्रकारका पुस्तकालय सबै प्रकारका किताबहरू छ मेरो पुस्तकालयमा अन्त फ्युचरमा चाहिँ म अझै यसलाई चाहिँ आफ्नो ठुलो बनाउनु चाहन्छु कि म अब एउटा ठुलो डल्लै कोठा नै म आफ्नो किताबले नै भर्नसकौँ भनेर मलाई इच्छा चाहिँ छ अन्त पुस्तकहरू साथसाथै मलाई अझै धेरै कामहरू पनि गर्नु छ फ्युचरमा चाहिँ अन्त त्यही फ्युचरमा कामहरू गर्दै गर्दै चाहिँ मलाई अब किताबहरू सबै किताब अब तिनीहरूको लागि चाहिँ म आफ्नो समय निकाल्नु सकौँ भनेर पनि मलाई मन छ अन्त मलाई सबै किसिमका किताबहरू चाहिँ पढ्नु चाहिँ मनपर्छ